हजुर अब यसको विषयमा भन्नुपर्दा चाहिँ है अब म चाहिँ अब यस्तो यो फुलहरू अब यो गार्डनिङहरू गर्ने काम चाहिँ गर्दिनँ है म चाहिँ अब धेरै व्यस्तता व्यस्तताको हुनुको कारणले गर्दाखेरि चाहिँ यो कामहरू चाहिँ अब घरमा अब आमाहरू को हुनुहुन्छ है दिदी बहिनीहरूले गर्ने गर्दछ म यति नै भन्न चाहन्छु